हेलो हजुर ए हजुर म दोकानमै छु त ए अहिले त अब सिजनल भेजिटेबल्सहरू जस्तै इस्कुस होइन अन्त इस्कुसको मुन्टा हो अन्त बिन्सहरू सिमी पनि छ अन्त त्यो पनि छ है डल्ले खोर्सानी पनि एकदम राम्रो क्वालिटीको छ अन्त उयोहरू पनि छ गट्टा पनि छ हो लौकाहरू पनि छ इस्कुसहरू पनि छ इस्कुसहरू त अब भर्खर अब सिजनल हो होइन अन्त त्यही भएर पुरा अब डिस्काउन्ट अब के भन्छ अलिक महँगो नै छ हो डिस्काउन्टहरू दिनु सक्दिनँ इस्कुसहरूमा त हो किनभने फेरि अब योपालि चाहिँ पानीहरू परेकोले गर्दा अब राम्रो भएन नि त अन्त अब एकदम अब फ्रेस हो एकदम अर्ग्यानिक हो होइन अन्त त्यही भएर अलिक महँगो नै छ सबै अब जे जे पनि छ नि मेरोमा भेजिटेबल्सहरू त्यो चाहिँ अहिले अलिक महँगो नै छ हो अन्त अलिक महँगो नै छ सबै नै अब बिन्सहरू चाहिँ अब तपाईँको सेभन कति सिक्सटी रुपिज केजी छ हो एकदम अब अर्ग्यानिक हो होइन फ्रेस हो अन्त डल्ले खोर्सानी चाहिँ सिक्स हन्ड्रेड केजी छ तर त्यसमा चाहिँ अलिक म तपाईँलाई घटाइदिन सक्छु मिलाइदिन सक्छु अलिक बेसी क्वान्टिटीमा लानुभयो भने चाहिँ अन्त के तपाईँलाई चाहिँ ए हजुर त्यही त डल्ले खोर्सानी त अब एकदम नै अब तपाईँले लगेर स्टोर गरेर पनि राख्नु सक्नुहुन्छ होइन अन्त बिग्रिने खालको पनि छैन फेरि योपालिको चाहिँ एकदमै राम्रो छ हो अन्त तपाईँले लगेर स्टोर गरेर पनि राख्नु सक्नुहुन्छ उयो पनि मिठो छ है लौकाहरू पनि एकदम अर्ग्यानिक हो होइन यहीँ अब यहीँ हाम्रो अब कालिम्पोङमा नै अब अर्ग्यानिक हो होइन मजाले फलेको हो अन्त के भन्छ राम्रो छ ल तपाईँले लानुभयो भने हो अर्ग्यानिक हो एकदम

ए त्यो त अब तपाईँले उयोहरूमा नुनहरूमा भिजाएर राख्नुभयो भने त तपाईँले अब वान इयरहरूसम्म पनि चल्छ नि तपाईँको फेरि त्यो त एकदम राम्रो हो नि त हो क्वालिटी राम्रो छ हो अन्त तपाईँले लान सक्नुहुन्छ नि स्टोर गरेर राख्दा हुन्छ हो हजुर हुन्छ आउनुहोस् न ल अझै पुरा भजिटेबल्सहरू होइन तपाईँ त जसरी नै आइरहनु हुन्छ मेरो दोकानमा होइन सिजनल भेजिटेबल्सहरू एकदमै राम्रो छ हो अरूबाट नलानुहोस् होइन अब मेरैबाट लानुहोस् फेरि अब तपाईँलाई याद छ मेरो दोकानको त एकदमै हेल्दी हुन्छ हो किनभने अब घरमै अब मैले होइन अर्ग्यानिक अर्ग्यानिकल्ली अब उयो गरेको कल्टिभेट गरेको होइन अन्त हुन्छ हुन्छ आउनुहोस् न ल